चित्रकार त म ज्यादै ठुलो चित्रकार त होइन तर मलाई चित्र कोर्ने इच्छा चाहिँ साह्रै सानैदेखि नै थियो जब म सानो छँदाखेरि त सबैलाई नै एउटा चित्र कोर्ने इच्छा हुन्छ जस्तै अब सबैकै स्कुल पाठशालाहरूतिर एउटा ड्रोइङ कपी त हुन्छै हुन्छ त्यसमा चित्र बनाउँदै गर्दाखेरि अनि जब मैले बनाएँ अनि जब अरूहरूले मेरो आमा बाउहरूले राम्रो भन्नु थाल्नु भयो त्यहाँदेखि मैले बनाउँदै जाँदा अझै मलाई जब अरूहरूले प्रेज गर्नुभयो मलाई त्यो साह्रै मनबाट प्रफुल्लित हुन्थेँ म त्यसैकारणले गर्दाखेरि मलाई अझै इच्छा जाग्थ्यो म अझै राम्रो गर्ने त्यतिकै गर्दा गर्दै जब म क्लास दुईहरूतिर पुगेँ त्यहाँ त्यति बेलातिरदेखि मलाई चित्र बनाउने अझै इच्छा जाग्यो अनि जब म क्लास पाँचहरूतिर कक्षा पाँचहरूतिर पुगेँ त्यति बेला तिर आमाहरूले मेरो जुन चित्र बनाउथेँ म जुन पेन्टिङ या फेरि कुनै स्केच बनाउथेँ म दुवैतिर नै मलाई राम्रो लाग्थ्यो तर अहिले यसो हेर्दा मेरो त्यति बेलाको ड्रोइङहरू यसो हेर्दाखेरि त खासै त्यस्तो राम्रो नै त लाग्दैन तर तर भए पनि त्यही दिनहरू थियो त्यही आमा बा आमा बुवाहरूको प्रेजहरूले गर्दाखेरि मलाई मोटिभेट भएँ म अझै राम्रो चित्र बनाउनुमा त्यहाँ त्यहाँदेखि मेरो आमाले पनि अलिक क्रिएटिभै हुनुहुन्थ्यो मेरो बाबा पनि अलिक क्रिएटिभै हुनुहुन्थ्यो त्यही भएर नै मेरो अलिकति कला थियो जस्तो नै लाग्छ मलाई चित्र बनाउनमा म पनि अलिकति क्रिएटिभिटी नै भएँ है क्रिएटिभै भएँ त्यही भएर मैले चित्र बनाउँदै गए त्यहाँ तर अहिले जब म मेरो धेरै धेरै अब समयको डेडिकेसन र प्र्याक्टिसले गर्दाखेरि म अहिले जतिको चित्र बनाउनु सक्छु त्यतिको चित्र अहिले बनाउँदैछु म जस्तै सानो सानो यस्तो कालेबुङ सहरको टाउनहरूको जुन सेमिनारहरू हुन्छ त्यो त्यहाँतिर म भाग लिने गर्छु अनि मेरो अहिलेसम्मको दुइ तिनवटा चित्रहरू त बिकेको पनि छ र म अझै यसलाई म अगाडि राम्रो गर्ने सोचले म ज जहिले नि आजकल चित्र बनाएर आफ्नो समय डेडिकेट गर्दछु मेरो चित्रकलालाई